मेरा जीवनमा ठुलो उपलब्धिहरूमध्ये म विद्यार्थी भएको हुनाले पढ्न पाउनु नै मेरो निम्ति ठुलो उपलब्धि हो र मलाई कुन कुरामा सबै भन्दा बढी गर्व लाग्छ भन्दा पढ्न पाउनु अथवा जुन म पढिरहेछु त्यही नै मेरा निम्ति गर्वको कुरो हो साथै म म जुन स्तरमा पढदैछु त्यही स्तरका साथीहेरू भेट्नु त्यो मेरा निम्ति गर्वको कुरा हो